खाली समयमा त म टिभी हेर्ने गर्छु किताबहरू पढेर समयलाई टाइमपास गर्ने गर्छु घरका ओरिपरीका स यसो मैलाहरू छ भने सफा गरेर घरलाई कसरी स्वच्छ राख्नुपर्छ त्योहरू गरेर आफ्नो समयलाई टाइमपास गर्ने गर्छु